हामी राम्रो डान्सरदेखिको महान् डान्सर हुनुको लागि चाहिँ पैला सुरु हामीले राम्रो डान्सर जो जो महान् डान्सर हुनुहुन्छ अहिलेको टाइममा धेरै राम्रो डान्स गर्ने हुनुहुन्छ उनीहरूसँग लिन्कमा राखेर उनीहरूकोबाट सिक्नुपर्छ जस्तै अहिलेको टाइममा महान् डान्सर चाहिँ गोविन्द अनि श्रीदेवी हुनुहुन्छ उनीहरूकोबाट हामीले सिक्नुपर्छ त्यो चाहिँ कसरी सिक्नुपर्छ भन्दाखेरि हामीले कामले पेसेन्सले अनि कसरी भन्दाखेरि काम पेसेन्स राखेर उनीहरूले एक्सप्रेसन कस्तो दिन्छ स्टेप्सहरू कस्तो फलो गर्छ त्योहरू सबै हेरेर त्यहाँदेखिको चाहिँ हामीले उनीहरूकोबाट सिक्दै जानुपर्छ सानसानो सानसानो कुरा सिक्दै गएपछि त्यहाँदेखिको सानसानो कुराबाटै ठुलो कुराको ठुलो कुरा स्टार्ट हुन्छ जस्तै हामीले उनीहरूकोबाट सिकेछ भने हामीले उनीहरूको स्टेप्सहरूलाई फलो गर्नु पऱ्यो एक्सप्रेसन फलो गर्नु पऱ्यो पेसेन्सली बस्नु पऱ्यो अनि उनीहरूले जस्तो जस्तो सिकाउँछ उनीहरूलाई राम्रो मानेर त्यहाँदेखि आफूले पनि सिकेको सिकेकै गर्नुपऱ्यो त्यस्तै त्यसरी नै राम राम्रो डान्सरदेखिको लिएर महान् डान्सर पनि हुन्छ जस्तै हामी पहिला सुरु चाहिँ पहिला सुरु हामी सानसानो स्टेजमा गाउँ घरको स्टेजतिर डान्स गर्छ त्यहाँदेखिको हाम्रो ट्यालेन्ट हामीले चाल पाउँदै जान्छ त्यहाँदेखिको अझै राम्रो हुन्छु भन्ने इच्छा लाग्छ त्यहाँदेखिको हामी पहिला सुरु यहाँ गाउँमा सकेर यहाँनिर राम्रो भएछ भने हामी सेकेन्डमा चाहिँ डिस्ट्रिक्टहरूतिर डान्स गर्छ डिस्ट्रिक्टमा पनि राम्रो भएछ भने हामी ठुलठुलो ठाउँतिर गएर डान्स गर्छ जस्तै डिस्ट्रिक्ट हाम्रो यहाँ छेउमा बसेको भने छेउमा छ भने कालिम्पोङ हो हामी जस्तै स्कुलतिर राम्रो डान्स गर्दैछ भने हाम्रो स्कुलकोले नै हाम्रो स्कुलको टिचर्सहरूले नै हामीलाई मनपराएर बाहिरतिर पनि पठाउनु हुन्छ बाहिरतिर मतलब कालिम्पोङतिर पठाउनु हुन्छ त्यहाँदेखि हामीले कालिम्पोङतिर सक्यो भने चाहिँ कालिम्पोङमा राम्रो गरेछ बेस्ट पर्फमेन्स दिएछ त्यहाँनिर फर्स्ट आएछ भने हामी हामीलाई टिचर्सहरूले नै टिचर्सहरूले नै आफै टिचर प्रोभाइड गरिदिनु हुन्छ त्यहाँदेखिको राम्रो राम्रो डान्सरहरूसँग भेट्दै जाँदै हामीले उनीहरूकोबाट स्टेप्सहरू स्टेप्सहरू सिक्दै बिस्तारी कामली सबै कुरा सिक्दै सिक्दै गएपछि हामी त्यो पछि स्टेट लेबलतिर पनि पार्टिसिपेट गर्नु सक्छ स्टेट लेबलमा चाहिँ कस्तो कस्तो डान्सरकोबाट सिक्नुपर्छ भन्दाखेरि चाहिँ त्यहाँतिर जितिसकेको आफू जहिले पनि आफूलाई राम्रो हुनु मन छ भने चाहिँ एक्सपर्टकोबाट सिक्नुपर्छ नि त्यस्तै टाइपको राम्रो हुनुको लागि राम्रो डान्सरकोबाट सिक्दाखेरि हामीले कम्ती मात्रै सिकिन्छ त्यही भएर चाहिँ हामीले कुनै राम्रो डान्सर हुनु मन छ भने एक्सपर्ट डान्सरकोबाट सिक्नुपर्छ त्यहाँदेखिको चाहिँ हामी राम्रो डान्सर हुन्छ अन्त स्कुलपट्टिबाट पनि गरिदिनुहुन्छ टिचर्सहरूले नै आफै हेरिदिनुहुन्छ त्यहाँदेखि हामी कलिम्पोङतिर डिस्ट्रिक्ट लेबलतिर जितेछ भने फर्स्टहरू आएछ भने डान्सतिर त्यहाँदेखि हामी स्टेटको लागि तैयार हुनसक्छ स्टेटको लागि स्टेटको लागि तयार हुँदाखेरि चाहिँ हामी चाहिँ कन्ट्रीको बेस्ट डान्सरकोमा चाहिँ एड्मिसन गरेर उसकोबाट त्यो टिचरकोबाट हामीले रामरी सिक्नुपर्छ अनि सिक्दाखेरि चाहिँ कसरी गर कसरी चाहिँ गर्नुपर्छ भन्दाखेरि आफ्नो ध्यान चाहिँ सिर्फ डान्समा मात्रै राखेर त्यहाँदेखि हामी रामरी रामरी सिक्दै सिक्दै सिक्दै गएपछि चाहिँ हामी त्यहाँदेखिको स्टेट लेबलमा पनि राम्रो भएछ भने हामी नेसनल लेबलको लागिमा सेलेक्ट हुन सक्छ नेसनल लेबलको लागि चाहिँ इन्टरनेसनल डान्स टिचरकोबाट चाहिँ सिक्नुपर्छ किनभने उनीहरूले सिकाएको हामीले रामरी सिकेछ भने चाहिँ हामी चाहिँ धेरै हाम्रो डान्सको स्किल्सहरू बढ्दै जान्छ कसरी सिक्नु पर्दोरहेछ के गर्नु पर्दोरहेछ ठुलो हुनुको लागि त्योहरू सबै चाल पाउँदै जान्छ अन्त हामी चाहिँ कन्ट्रीतिर पनि गरेछ भने आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गरीकिन हामीले अर्कोतिर गइकिन हामीले गरेछ भने चाहिँ हाम्रै हाम्रैलागि गर्वको कुरा हुन्छ किनभने आफ्नो कन्ट्रीलाई चाहिँ रिप्रेजेन्ट गर्नु भनेको सानो कुरा होइन अनि कन्ट्री भनेको चाहिँ आफ्नो हाम्रो राम्रो कुरा हो कन्ट्रीको लागि रिप्रेजेन्ट गर्नु भनेको सानो कुरा होइन यो चाहिँ साह्रै ठुलो कुरा हो